कृषि विभागमा चाहिँ यो छ कि हामीले उहाँहरूलाई सम्मान गर्नुपर्छ उहाँहरूकैबाट हामीले है सबै धान दाल जस्तो जे पनि हुन्छ उहाँहरूले नै उगाउनुहुन्छ अब आउँदो पिँढीहरूलाई पनि उहाँहरूले त्यसरी सिकाउनुहुन्छ जस्तो उहाँहरूको किसानको खेतहरूलाई हामीले उहीँ खेतीपाती नै गरेर राख्न दिनुपर्ने प हुनुपर्छ त्यहीँनिर खेतीपाती नै भयो भने उनीहरूको आउँदो पिँढीहरूलाई पनि राम्रो हुनेछ उहाँहरूले चाहिँ बिक्री नगरेर उनीहरूले कृषिहरूले नै उत्पादन गर्ने सिस्टमको त्यसलाई राख्नुपर्नेछ जस्तो हामीले उहाँ घरहरू बनाएर बिल्डिङहरू अनेक हजारौँ चिजहरू बनाएर चाहिँ हामीले त्यो जमिनहरूलाई वेस्ट गर्नु चाहिँ हुँदैन